हेलो तपाईँ फोटोग्राफर भाइ बोल्नु भएको हो फोटोग्राफर भाइ बोल्नु भएको तपाईँ मेरो घरमा नि मेरो छोरीको एउटा सानो मगनीको फोटो गर्नुपर्ने थियो कि तपाईँ अब टाढामा हुनुहुन्छ भने चाहिँ मेरै घरमा आएर बसेर तपाईँले तिन दिनको फोटोग्राफ गर्नपर्ने छ तपाईँले गरिदिनुहोस् है अन्त तपाईँलाई चाहिँ उता वहाँबाट आउँदा त असुविधा हुन्छ तिन दिनको गर्दाखेरि त तपाईँलाई बस्नैपर्ने हुन्छ त्यसैले मेरै घरमा आएर गरिदिनुहोस् है मेरै घरमा आएर बसिदिनुहोस् अनि त्यो तिन दिन फोटोग्राफ गर्दाखेरि फोटोग्राफी गर्दाखेरि चाहिँ चार पाँच ठाउँमा जानुपर्ने छ है एउटा पाइन भ्यू नर्सरी कालिम्पोङमा डेलो दुर्बिन मङ्गलधाम त्यहाँ गएर चाहिँ फोटोग्राफी गर्नुपर्ने छ तपाईँले त्यो फोटोग्राफ ग्राफ गरेको चाहिँ कति लिनुहुन्छ त्यो सबै हामीले मिलाइदिन्छ त्यो मिलाएर यातायातको सा समाधानहामीले मिलाइदिन्छौँ तपाईँले खिचेको चाहिँ कति लिनुहुन्छ खानु बस्नु तपाईँलाई हामी नै दिन्छौँ अब त्यो एउटा फङ्सन हो है त्यसमा त खानुको खानुको लागि त तपाईँलाई प्रब्लम हुँदैन तपाईँले खानु यतायातको सुविधा पनि म मेरै घरबाटै गरिदिन्छु तपाईँलाई है तपाईँ कालिम्पोङ सब डिभिजन भित्रै बस्नुहुन्छ तर तपाईँ चाहिँ कहाँ बस्नुहुन्छ तपाईँ टाढामा बस्नुहुन्छ घरबाट आउन सक्नुहुन्न नि त अन्त मेरोमै आएर बस्दा त यातायातको सुविधै हुन्छ फोटो चाहिँ राम्रो तपाईँले एकदमै क्वालिटीदार खिचिदिनु पर्छ तपाईँले लिइदिनु पर्छ फोटोग्राफी चाहिँ कलर क्वालिटीदार होस् तपाईँको पैसा दिनु म एकदमै राजी छु तपाईँले तिन दिन तपाईँ थर्टी थाउजन्ड म तपाईँलाई दिन्छु डन दिनको दस हजार गरेर अनि तपाईँलाई म एकदमै पेमेन्ट गर्छु थ्याङ्क यू भेरी मच भाइ भेटौँ तपाईँ आउनुहोस् मेरो घरमा ल